हामी नेपाली भाषीहरूलाई धेरै आफ्नो ठाउँदेखि बाहिर जाँदा धेरै अप्ठ्यारो स्थितिहरूको सामना गर्नुपर्छ किनभने हाम्रो नेपाली भाषा सिलगढीदेखि उताका मानिसहरूले बुझ्दैनन् अहिले त सिलगढीतिर पनि अलिकति बुझ् मान्छेहरूले अलिअलि बुझ्छन् तर सिलगढीदेखि उता गयो भने हाम्रो भाषाहरू अरूले बुझ्न सक्दैनन् त्यसैले हामीलाई आफ्नो भाषाहरूको मा मानिसहरूसँग बोल्नु वा आफ्ना कुराहरू सम्झाउन धेरै अप्ठ्यारो पर्छ त्यसैले अब हामीलाई हामीले पनि अब अरू भाषाहरू चाहिँ सिक्नुपर्ने रहेछ र अब हामी तर पनि हाम्रो नेपाली भाषाहरूले मान्यता पाएकोले गर्दाखेरि हामी धेरै खुसी छौँ हाम्रो ठाउँमा जति बाहिरको मानिसहरूले आएर मज्जाले नेपाली भाषाहरू बोले बोल्न सिकेर उनीहरूले आफ्नो फाइदा हाम्रै भाषाका फाइदा उठाइरहेका छन् तर हामी भने आफ्नो ठाउँदेखि बाहिर जाँदाखेरि आफ्नो भाषाहरू बताउनेलाई मानिसहरू बोल्न सक्दैनौँ उनीहरूले बुझ्दैनन् त्यसैले हामीलाई धेरै कुरामा हामीलाई दु ख लाग्छ त्यसैले हामीले पनि अब अरू भाषाहरू सिकेर सबै भाषाहरू सिक्नुपर्ने रहेछ भन्ने जस्तो लाग्छ हामीलाई र अब हाम्रो नेपाली भाषामा पनि अब धेरै नै मानिसहरू बाहिर बाहिर गएर बसेको छन् तर हाम्रो भाषा चाहिँ बाहिरको मानिसहरूलाई ले सिक्न सकेको सकेको छैन र हामीलाई चाहिँ धेरै नै अप्ठ्यारो पर्छ बाहिर गएर हामीले आफ्नो कुराहरू अरूसँग सेयर बुझाउनलाई धेरै ने अप्ठ्यारो पर्छ